हेलो गुड मर्निङ सर म कालिम्पोङ रिपोर्टर बोल्दैछु सर यो कालिम्पोङको रोस रोड सेफ्टीमाथि एकदुई कुरा इन्क्वारी गरौँ भनेर नि सर कालिम्पोङ ट्राफिक पुलिसले कालिम्पोङको रोड सेफ्टी मेजर्सलाई लिएर कस्तो खाल्को सिस्टम बनाएको छ अब कालिम्पोङमा त इ स्टुडेन्टहरू एकदम व्यापक मात्रामा गाडीबाटै अब आउजाउ गर्छ त्यहीमाथि अब पानी गाडी लाइनहरू पूरा हिँड्छ ट्रकहरू हिँह्छ ट्राफिक पुलिसले कस्तो सिस्टम बनाएको छ त्यसमाथि इन्क्वारी गरौँ भनेर सर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर

हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर

हजुर

सुन्नुहोस् न सर अब प्लेन्सतिर त के छ भने अब ड्राइभरहरूको लागि सिटबेल्ट कम्पलसरी होइन अब ट्रु टु विलर्सको लागि हेल्मेट कन् कम्पलसरी गरेको छ त्यस्तो रुल्सहरू यहाँ त्यस्तो के फलोहरू छ कि छैन सर हजुर हजुर ए हजुर ए आच्छा

ए आच्छा छा हजुर हजुर ए हजुर ए ए हवस् हुन्छ हुन्छ अङ्कल हुन्छ ए हुन्छ सर थ्याङ्कयू सर